ए हेलो हजुर मैले तपाईँलाई अघि क्याबको लागि बुक गरेको थिएँ नि हजुर त्यो लोकेसनले भएन कि अन्त त्यही कारण चाहिँ म तपाईँलाई यो क्याब चाहिँ हजुर क्यान्सल गर्छु नि ल त्यो लोकेसन नै भएन नि त हजुर ढिलो पनि भयो कि अन्त नि हुन्छ हुन्छ थ्याङ्क्यु